मलाई मेरो गाउँ धेरै मनपर्छ म जन्मेको म हुर्केको म खेलेको मेरो साथीहरूसँग यादगार त मलाई मेरो गाउँ धेरै मनपर्छ मेरो गाउँमा मनपर्ने कुरा भनेको मलाई मेरो बचपन मलाई मेरो बचपन याद आउँछ यहाँनिर म मेरो साथीसँग घुमेको खेलेको बसेको स्कुल पढ्न गएकोदेखि लिएर सबै कुरा मलाई मनपर्छ मेरो त्यसैले म मेरो गाउँलाई धेरै माया गर्छु मलाई मेरो गाउँ धेरै धेरै धेरै मनपर्छ